हजुर मेरा भाइ मेरो भाइ छ एकजना र उसँग म धेरै मिल्दोजुल्दो छु र वा उभन्दा म धेरै फरक छु किनकि म कवि हो उ सङ्गीतकार हो